नृत्य प्रदर्शन साँच्चै या यादगार नै हुन्छ किनभने हामीलाई जुनै पनि विषयलाई हेरौँ खुसियाली विशेष गरी खुसियाली हुँदाखेरि आफूलाई नाच्नु नै मनलाग्छ चाहे त्यो नाच्नु नजान्ने मान्छेले पनि त्यति बेला नाच्छ अथवा यसो उफ्रिन्छ उनारले त्यो उफ्रिनुओर्नु पनि एउटा नृत्यको एउटा झलक हो तेसै गरी आबो सानो बच्चादेखि जस्तै अब है नि नाँचेर नै गऱ्यो भने नानीहरूलाई सपोज नानीहरूले पढाउनु पऱ्यो के गर्ने नृत्यबाट नै नानीहरूलाई छिटो सिकाउनु सकिन्छ त्यो एउटा यादगार नै हुन्छ है अनि तपाईँको जुनै पनि एउटा स्टोरीलाई डल्लै स्टोरीलाई पनि हामीले गीतमा कम्ती मात्रामा भन्नु सक्छौँ भनेदेखि नृत्यमा चाहिँ एउटा सिङ्गै एउटा कथालाई नृत्यबाट नै प्रदर्शन गर्न सकिन्छौँ धेरै प्रकारको हाम् हामीले पौराणिक कालदेखि नै देखी आएको छौँ अहिले पनि धेरै ठाउँमा हामीले नृत्य प्रदर्शन गर्दै एउटा कथा विषय वस्तुलाई प्रदर्शन गरिरहेको देख्छौँ यो कथामा पनि ए अहिलेको जमानामा टिभीमा पनि कुनै एडहरू नृत्यबाड नै सबै कुरो झल्काइदेको हुन्छ अन्त त्यसकारणले गर्दाखेरि यो नृत्यलाई म प्रभावकारी नै ठान्छु अनि जुनै पनि अनुष्ठानमा हेर्नुहोस् चाहे अहिले अब जनसभातिर पनि मान्छेले मान्छे कुनै पनि राजनैतिक पार्टीले जनसभातिर पनि नृत्य प्रदर्शन गर्नु थालेको छ किनकि मान्छेको माइन्डलाई सोचाइलाई एउटा एकत्रित बनाउनुको लागि चाहिँ नृत्य नै कुनै समूहमा नित्य प्रदर्शन गर्ने चलन भएको छ अथवा नृत्य एउटा मनोरञ्जनको लागि पनि साधन भएको छ अनि कुनै पनि खुसियालीमा हामी नृत्य नै गर्छौँ डान्स नै गर्छौँ है त्यही भए पनि धेरै प्रकारले हामी नृत्यलाई प्रदर्शन गर्न सक्छौँ अथवा बच्चाहरूको लागि हो भने हामी कुनै कुरो सिकाउनुको लागि नृत्यबाट सिकाउँछौँ अनि मान्छेलाई कुनै विषयमा बुझाउनु सम्झाउनु पर्नेछ भने एउटा नृत्य प्रदर्शन नै कार्यक्रम राख्दाखेरि एउटा एउटा आकर्षण भइन्छ अनि कुनै पनि कार्यक्रममा इभन आजकल हामी देख्छौँ धार्मिक कार्यक्रममा पनि नृत्य प्रदर्शन भइरहेकै हुन्छ भजन गाइरहेको हुन्छ त्यो भजनबाड नै नृत्य गरिरहेकै हुन्छ अन्त यो नृत्य भन्ने कुरा अब हामी पूर्वेली देशमा मात्रै होइन पच्छिमी देशमा पनि यसको प्रयोगमा आएको देख्छौँ यो नृत्य चाहिँ एकदमै प्रभावशाली नै म ठान्दछु